म रसमी प्रधान म स्कुलमा नानीहरूलाई पढाउँछु लेखाउँछु र कोही कोही बेला ड्रयिङहरू पनि गराउँछु त्यहाँबाट नानीहरूलाई म सिकाउँछु धेरै किसिमको ड्रयिङहरू कहिले चराहरूको कहिले मान्छेको कहिले पहाडको सब सब नक्साहरू सिकाउँछु एकदम राम्रो राम्रो नक्साहरू सिकाउँछु उनीहरूले पनि गर्छ एकदम राम्रो प्रकारले गर्छ र म घरमा कोही कोही बेला गर्छु त्यो ड्रयिङहरू गर्छु पहाडको भयो थुप्रो थुप्रो किसिमको ड्रयिङहरू म बनाउँछु र त्यो सब चाहिँ म फेसबुकमा हाल्छु कहिले म एल्बम बनाएर राख्छु कहिले लेमिनेसन बनाएर राख्छु कहिले फ्रेमिङ गरेर राख्छु म त्योहरू सब गर्छु र न अरू मान्छेहरूलाई पनि देखाउँछु म कसरी के ड्रयिङहरू गर्नु पर्छ भनेर त्यो म कहिले फोटो खिचेर पनि राख्छु